हजुर दादा फोन छ

ए सिक्स्टीहरूदेखि छ अलिक मिल्छ इएमआईहरू छ ए सबै छ है अन्त सबभन्दा उयो उयो आइफोन फोर्टिनको चाहिँ कति छ अहिले कलर हेरेर

अन्त अरू चाहिँ उयो रियलमीहरूको चाहिँ कति छ डाउन पेमेन्ट कति गर्नुपर्छ इएमआईमै मन् मन्थली कति जस्तो दिनुपर्छ अच्छा बाह्र सय पन्ध्र सय मेरो त हेर्नु नि उयो एलसिडी गयो फोनको त्यसो भए उयो वान प्लस हरू चाहिँ कति छ अँ वाइन वान प्लस लिन्छु नि ल म दोकान कति खुल्ला कहिले खुल्ला हुन्छ टाइमहरू चाहिँ ए हुन्छ म भोलि निक्लिन्छु नि ल

अन्त दोकानको नाम के हो तपाईँहरूको ओप्पो फोन सप है एड्रेस चाहिँ हो सिके चोकमा है होम डेलिभरीहरू चाहिँ दिनुहुन्छ तपाईँहरूले ए हुन्छ है म एकपल्ट घरमा सल्लाह गरेर तपाईँहरूलाई फेरि कल गर्छु नि ल अन्त इएमाईमा भयो भने मेरो एउटा साथीहरू पनि छ कि एउटा साथी छ कि त्यसले पनि किन्छु भन्दैथियो अन्त मिलाएर किन्छ नि ल हामी बाह्र सयमा मिल्छ है ए हुन्छ हुन्छ इएमाई चाहिँ बेसी दिन सक्दिनै स्टुडेन्ट हो नि त ए हुन्छ म भरै कल गर्छु नि ल